हेलो हाउ क्यान आई हेल्प यू सर

सर तपाईँको यो म्युजियम भनूँ है भने तपाईँको यो एउटा एचएमआई भयो जुन चाहिँ चाहिँ जूमा लोकेटेड छ र तपाईँको अर्को म्युजियम चाहिँ तपाईँ यो घुम साइड जानु भयो भने टोई ट्रेन एउटा म्युजियम छ सानो म्युजियम छ तर एकदमै रमाइलो म्युजियम छ सो हाम्रो होटेलबाट तपाईँ अराउन्ड फिफ्टिन मिनट्समा चाहिँ एचएमआईको जुन चाहिँ म्युजियम छ त्यहाँ चाहिँ तपाईँ हिँडेर नै पुग्न सक्नुहुन्छ र तपाईँको यो टोई ट्रेन म्युजियमको लागि चाहिँ गाडी लिनुपर्छ र तपाईँको कार फेयर आई गेस अराउन्ड थर्टी रुपिजहरूतिर लिनुहुन्छ तपाईँको यो एचएमआईको म्युजियमको लागि चाहिँ तपाईँ भित्र गएर फर्स्ट जूको टिकट काटनुपर्यो जुन चाहिँ अराउन्ड पर पर्सन एडल्ट पर्सन चाहिँ फिफ्टी पर्छ र चाइल्ड छ भने चाहिँ अन्डर चाइल्ड छ भने चाहिँ फ्री नै हो नभए चाहिँ ट्वेन्टी फाइभ रुपिज चिल्ड्रेनको लागि र तपाईँको टोई ट्रेन म्युजियमको लागि कार फेयर त अलरेडी भयो र टोई ट्रेन म्युजियममा ट्वेन्टी फाइभ रुपिज तपाईँको एन्ट्री पर्यो र नभए अझै एउटा म्युजियम देशबन्धु म्युजियम भन्ने पनि छ जुन चाहिँ चाहिँ चौरस्ताको मुनि छ अझ अरू भन्नुहोस् सर ए हजुर हजुर तपाईँको टोई ट्रेनको लागि केही नभने पनि अब तपाईँ हिँडेर जानु भयो भने तपाईँको हाफ एन् आवर लाग्छ यहाँबाट हजुर तल गएर तपाईँ रेलवे स्टेसनमा गएर टिकट काटेर टिकटको आई गेस अराउन्ड वान फिफ्टीहरू पर्छ त्यो तपाईँको अब हेरी हेरी पर्छ वान फिफ्टीदेखि लिएर तपाईँको फाइभ हन्ड्रेडसम्मको टिकट एभाइलेवल हुन्छ त्यहाँ तपाईँ त्यहाँ टिकट गर्नु भएर चाहिँ तपाईँ ट्रेनमा जर्नी स्टार्ट भएर तपाईँको अराउन्ड वान एन्ड हाफ एन आवरहरू वान एन्ड हाफ आवरहरू तपाईँको लाग्ला सायद ट्रेनमा तपाईँको टोई ट्रेनसम्म हिँड्दै जाँदा पनि हुन्छ सर यहाँबाट अब छेवै पर्छ प्लास तपाईँलाई घुम्नु पनि हुन्छ अझै एक्सपिरियन्स गर्नुहुन्छ हजुर हजुर सर अरू केही हजुर हजुर